हजुर नमस्कार भाउजू कस्तो हुनुहुन्छ एकदम कुशल मङ्गलै भन्नु पऱ्यो तपाईँ कस्तो हुनुहुन्छ अन्त घरमा के कस्तो छ सबै ठिकै होला नि

हजुर हजुर हजुर हजुर अन्त पानीहरू कस्तो पर्दैछ पानी त्यता अहिले घाम लाग्दैछ कि ए हजुर हजुर त्यही त आप्पालाई चाहिँ रामरी याद गर्नु अहिले चिसो मौसम छ हिजो अस्ति अपरेसन गरेको होइन हजुर खाना खानाहरू अर्को महिना पनि बोलाएको छ रिचेकमा ए हजुर के कति खर्चहरू लाग्यो हो दबाईहरू अन्त डाक्टर फी हजुर हजुर हजुर हन्छ अब मान्छे चाहिँ ठिक होस् न पैसा त भइहाल्छ म पनि पठाइदिन्छु खर्च अलिअलि हो अन्त डाक्टरले के खानाहरूमा के कस्तो खानु भनेको छ खानाहरू सबै खानु हुन्छ मुख बार्नु भनेको छ कि माछा मासु खानु भनेको छ छैन सुपहरू दिनु हो मज्जाले हुन्छ अन्डाहरू खानुहुन्छ भने अन्डाहरू दिनु दही दुधहरू दिनु के के खानु भनेको छ त्यो चाहिँ अब याद गर्नु पऱ्यो तपाईँले म त टाढोमा छु हो खर्च त भइहाल्छ खर्च त पठाइदिन्छु म हो मान्छे चाहिँ ठिक होस् न अब डाक्टरको के गर्नुपर्छ रिचेकमा हो अन्त फेरि लानु अन्त याद गर्नु खानेहरू कुरा अन्त अहिले चिसो छ पानी पर्दैछ चिसोहरू याद गर्नु बाहिर निक्लिनु नदिनु मोजाहरू लगाएर हिँड्नु भन्नु हो अब एक खेप अपरेसन भएको मान्छे डेलिकेटै हुन्छ अन्त म त टाढामा छु अब मुखले त भन्नु सक्छु हो देख्नु सक्दैन तपाईहरू हो छेउमा हुने तपाईँहरूले याद गर्नु म त के गर्नु सक्छु र पैसा चाहिँ पठाइदिन्छु अब कति के लाग्छ खर्च हो जे त्यस्तो प्रकारले म पठाइदिन्छु

हजुर हजुर हुन्छ सब्जीको सुपहरू मज्जाले सब्जीको सुपहरू बनाएर दिनु बिट गाजरहरू हालेर हो सजनाहरू हाल्नु डेली दुई टाइम जस्तो सुपहरू दिनु पानी मज्जाले तताएर उमालेर सेलाएर दिनु हो याद गर्नु नि तपाईँ ल अब हामी टाढामा छ म खर्च पानी पठाइदिन्छु मेरो पनि अब बि व्यस्ततै हुन्छ हुन्छ अहिले राखेको ल हुन्छ हुन्छ हुन्छ हुन्छ बाई